मैले गान्तोक जानु पर्दाखेरि तपाईँको एजेन्सीबाट एउटा गाडी मिलाएको थिएँ तर त्यो गाडीको चालक अलिकति ठिक लागेन ड्राइभर चालक भन्दा पनि बेसी गाडी पनि त्यस्तै थियो चालकको कुदाइसँगै गाडीको कन्डिसन पनि त्यति राम्रो थिएन खटेरा टाइपको गाडी जसको जो हरन पनि त्यति राम्रो नबज्ने गाडीको सिटहरू पनि त्यति राम्रो नभएको र चालकको बानी बेहोरा पनि यात्रीहरू प्रति त्यति राम्रो नदेखिएकोले गर्दाखेरि तपाईँको एजेन्सीको यो गाडी माथि अलिकति ध्यान दिनु होला भन्ने मेरो एउटा तपाईँ माथि गुनासो पोख्दछु